अब पहिलाको समय हेरेर र अहिलेको अब समय हेर्दाखेरि चाहिँ अब पहिलाको मान्छेहरूले चाहिँ अब सानो जात ठुलो जात भन्दै अब मान्छेहरूलाई अब छुट्टाउने गर्थ्यो र अहिलेको मान्छे अहिले हेर्दाखेरि चाहिँ अब अहिले चाहिँ त्यस्तो छैन सबैजनाले एक समान हेर्छ पहिलाको मान्छेहरूले अब कुनै सानो जात आइकन आफ्नो घरमा पस्न नदिने उनीहरूलाई घरबाहिरै राख्ने दैलोदेखि भित्र पस्नु नदिने उनीहरूले छोएको पानीहरू नखाने त्यस्तो हुन्थ्यो र अहिले चाहिँ अब मान्छेहरू अब त्यस्तो खालको छैन सबैजना एक समान हो भन्ने सोच राखेकोले गर्दाखेरि चाहिँ अब पहिलाको हेरी चाहिँ अहिलेको चाहिँ अब राम्रो लाग्छ